मेरो मातृ भाषा चाहिँ नेपाली हो जुन चाहिँ मैले धेरै सानो जन्मेकोदेखि मैले नेपाली भाषा सिकेको मलाई आफ्नो नेपाली भाषालाई म माया लाग्छ माया लाग्छ अनि मैले नेपाली भाषा मैले मेरो आमाकोबाट मेरो ठुलो दाजुदिदीहरू अनि मैले पाठशालामा पाठशाला गुरुबा गुरुआमाकोबाट मैले सिक्नु पाएँ अनि मलाई नेपाली भाषामा नेपाली भाषा धेरै मन पर्छ अनि यो नेपाली भाषामा यस्तो मिठो मिठो शब्दहरू छन् जस्तै तपाईँ हजुर भन्नुहोस् इत्यादि यस्तो शब्दहरू छन् जुन शब्दहरू मलाई राम्रो लाग्छ मलाई लाग्दैन लाग्दैन कि अरू अरू नेपाली भाषाभन्दा अरू कुनै भाषा छ भनेर मलाई नेपाली भाषा लेख्नु पनि आउँछ राम्रो पनि लाग्छ